हामाीले चाहिँ बिजुली बत्ती चाहिँ चौबिसै घन्टा पाउँछ तर अब जुन यो मौसम मौसम चेन्ज हुन्छ होइन र यहाँ हामीलाई जुन बिजुली बत्तीको कठिनाइ हुन्छ धेरै कठिनाइहरू हुन्छ जब हावापानी आउँछ होइन जब चट्याङहरू पड्किन्छ बत्तीहरू जान्छ होइन र जुन यो बिजुलीहरू जाँदाखेरि चाहिँ जुन हामीले पहिला धिप्री बत्तीमा बस्ने गर्थ्यौँ होइन त्यसले गर्दाखेरि चाहिँ र अहिले चाहिँ जुन यो बिजुली बत्तीको कारणले चाहिँ जुन हाम्रो आँखाहरू कमजोर बनाइदिएको छ होइन यो र यो बिजुली बत्तीको बत्ती छैन भने चाहिँ हामी अब बस्न सक्दैनौँ होइन जुन आँखाको पावर हुन्छ त्यो सबै कमजोर बनाइदिई सकेको छ र हामी बस्नसक्दैनौँ होइन र जुन यो हावापानीले गर्दाखेरि रुखहरू लडेर तारहरू चुँडाएर होइन तारहरू चुँडिएर जुन करेन्टहरू आउँदैन बत्तीहरू आउँदैन होइन त्यसले गर्दा हामीलाई पुरा असुविस्ता हुन्छ र जुन यो डिजिटल समयमा फोनहरू चलाउँछ ल्यापटप्सहरू युज गर्छ टिभीहरू हेर्ने जुन लत बसिसकेको हुन्छ त्योहरू नहुँदाखेरि चाहिँ पुरा असुविस्ता पर्छ र अनि जुन बिजुली बत्तीको कारणले गर्दा चाहिँ पुरा प्रभाव पार्छ अहिले जुन जुन यो इन्भाइरोमेन्टहरू पर्यावरणहरू मासिँदै गइरहेको छ र जुन यो गर्मीहरू पुरा आइरहेको छ त्यो बिजुली बत्ती जाँदाखेरि चाहिँ एकदम जुन हामीले घरमा प्रयोग गर्ने फ्यान एसीहरू त्योहरू सबै बन्द हुन्छ यो बिजुली बत्ती जाँदाखेरि चाहिँ त्यसै कारण चाहिँ हामीलाई पुरा असुविस्ता हुन्छ हामीलाई सास फेर्नु साह्रो पर्छ बाहिर जाँदा पनि गरम जुन हामी फ्यानमा बस्ने बानी परिसकेको हुन्छ होइन यो जुन बिजुली बत्ती जाँदा जुन फ्यानहरू चल्दैन एसीहरू चल्दैन त्यसले गर्दा चाहिँ पुरा असुविस्ता हुन्छ जुन गरम जुन छ गरम सहने शक्ति हुन्छ त्योहरू सबै हराइसकेको छ यो जुन पर्यावरण एकदमै लस भएर न जुन हामीलाई यो बिजुली बत्तीमा बस्ने एकदमै बानी परिसकेको छ होइन यो एसी फ्यानहरूमा बस्ने एकदमै यस यसमा बस्ने एकदमै बानी परिसकेको छ र यो बिना चाहिँ हामी बस्न सक्दैनौँ र जब यो बिजुली बत्ती जब यो चट्याङहरू पड्किन्छ रुखहरू लडेर तारहरू चुँडिन्छ होइन यसले जुन बिजुली बत्ती जान्छ तब हामीलाई पुरा असुविस्ता हुन्छ होइन